हेलो तानिया सु स्टोरबाट बोल्नु भएको तपाईँ हेलो तपाईँकोमा कस्तो कस्तो सुजहरू एभाइलेबल छ हौ अहिले

हजुर हजुर मलाई एउटा जिनिस चाहिरहेको थियो हौ छ तपाईँहरूकोमा ए ब्राउनमा मलाई ब्राउनमा चाहिएको थियो हौ ब्राउनमा अन्त मलाई एउटा उयो चाहिएको थियो डन्क ए र प्राइजहरू चाहिँ कस्तो कति कतिको रेन्जमा छ होला हौ तपाईँको सायद यो जुत्ताहरू चाहिँ उयो फर्स्ट कपी हो कि फर्स्ट कपी हो केही छैन होइन मलाई एउटा अरिजिनल चाहिरहेको थियो ए अहिले नै स्टोरमा एभाइलेबल छ कि इम्पोर्ट गर्नु पर्छ ए हुन्छ त्यसो भए तपाईँको के चाहिँ बुटहरूमा के के छ हौ तपाईँको हजुर हजुर हजुर तपाईँले के सजेस्ट गर्नु हुन्छ हौ मलाई एउटा वाइफको लागि मैले गिफ्ट दिनु पर्थ्यो कि एउटा बुट एउटा सजेस्ट गर्नु होस् न मलाई कुन चाहिँ चाहिँ बेस्ट हुन्छ होला होइन मलाई बुटै चाहिएको थियो अन्त मेरो वाइफले बुट पुरा लगाउँछ कि साइज साइजहरू चाहिँ कति कतिको छ त्यो बुटको ए हुन्छ